हेलो हेलो ए अँ ड्राइभर दाजु म भर्खरै तपाईँको ट्याक्सीबाट ओर्लेको थिएँ नि हौ यहाँनिर हजुर तपाईँले त्यो पछाडिको सीटमा हेरिदिनोस् न हौ मेरो वालेट र अर्को एउटा सानो झोला थियो त्यही छुटेछ मैले त टिपेर निस्कन भुलेछु यसो हेरेर ल्याइदिनुहोस् न हौ मलाई यहाँसम्म फर्केर आइदिनुहोस् न है एकदमै आवश्यक कुराहरू छ त्यसमा र तपाईँ आइदिनु भए राम्रो हुनेथ्यो है दाजु कृपया झट्ट आइदिनुहोस् न है